सब्जी लिन आउनु भयो ए त्यही त लिन आउनु खोइ भनेको सब थोक पाइन्छ यहाँ सब थोक के जाति सब्जी अब आलु प्याज साग सब्जीहरू मटर सोपली मटरहरू पनिर छुर्पी सब थोक यहाँ पाइन्छ टमाटरहरू सब के के थोक चाहिएको सब थोक पाइन्छ

छ सब थोक छ हजुर सब थोक पाइन्छ यहीँबाट लानु नि

सब थोक छ यहाँ सब थोक पाइन्छ म दाम पनि मिलाइदिन्छु नि धेरै लानेलाई त्यति साह्रो म उयो गर्दिनँ म दाम पनि ठिकै गरिदिन्छु सागहरू पनि पाउँछ सब थोक पाउँछ सब थोक पाउँछ हवस् फर्सी इस्कुस साग सब्जी चाहिने जति सब छ टमाटर चाहिने जति सब थोक छ सब्जी पहिला बिहाको लागि चाहिँ अलिक कम्ती नै गरिदिन्छु धेरै लानेलाई त्यही त पुग्छ एक बोरा लानु होस् अलिक कम्ती नै गरिदिउँला आलु बिस रुप्पे किलो हजुर पच्चिस हवस् पच्चिस रुप्पे लिउँला हवस् म पच्चिसमा दिउँला बन्दकोपी बिस रुप्पे किलो फूल दस रुप्पे फूलकोपी दस रुप्पे दुई सय रुप्पे किलो पनिर हजुर हवस् ए लु हवस् कम्ती नै गरिदिउँला नि त